विशेष मविशेष म चाहिँ खेलहरूमा चाहिँ चाहिँ खेलहरूमा चाहिँ फुटबल खेल नै रोचक लाग्छ म खेल्छु पनि अनि गेम्सहरूको भन्दाखेरि अब गेम्स हाम्रोतिर चल्ने गेम्स चाहिँ क्रिकेट फुटबल ऱ्याकेट क्यारम बोर्ड अनि यसै अकेजनली कोही बेला अन्य गेमहरू पनि हुन्छ जस्तै हाम्रो मा फिफ्टिन अगस्टहरूतिर हो भने अन्य अब पिलो फाइट टग अफ वार रनिङ यस्तो गेम्सहरू पनि हुन्छ तर विशेष मेन गेममा भन्नुुपर्दाखेरि फुटबल चाहिँ फुटबल र क्रिकेट चाहिँ हामी खेल्छौँ म स्वयम् पनि खेल्छु र यो खेल हामी खेल्नुपर्दा विशेष हामी प्रेक्टिसको लागि गाउँमा पनि यसो प्रेक्टिस पनि हुन्छ कोही बेला प्राय जस्तो टुर्नामेन्टहरू पनि भइरहन्छ माने त्यो टुर्नामेन्ट्सको लागि प्रेक्टिसहरू गर्दा चाहिँ हामी हाम्रो गाउँमै आफ्नो खेल मैदान छ र त्यही खेल मैदाममै हामी प्रेक्टिस गर्छौँ अनि कोही बेला गाउँमै टुर्नामेन्ट हुँदाखेरि त्यहीँ प्रेक्टिस गरेर हामी त्यही टुर्नामेन्टमा भाग पनि लिन्छौँ त्यसरी नै अन्य गाउँहरूमा पनि खेल्न जानै गर्छौँ अन्य गाउँ भन्नाले वरिपरिका गाउँहरूतिर टुर्नामेन्टहरू भएको बेलामा विशेष गरी फिफ्टिन अगस्टको टाइममा अनि विन्टर सिजनमा प्राय टुर्नामेन्टहरू हुने गर्छ र विन्टर सिजनमा हामी फुटबलहरू अन्य गाउँहरूतिर खेल्न जान्छौँ अनि त्यसको लागि हामी आफ्नै होम ग्राउन्ड गाउँकै ग्राउनमा प्रेक्टिस गर्छौँ र विन्टर सिजनमा अझै जोसिलो गेम भन्नुपर्दा चाहिँ विन्टरको टाइममा हो भने चाहिँ म चाहिँ ब्याडमिन्टन ऱ्याकेट खेल्नु चाहिँ मजा लाग्छ ऱ्याकेटको टुर्नामेन्टहरूम गर्छौँ हामी पनि गर्छौँ खेल्छौँ पनि गाउँमा ऱ्याकेट विन्टरको सिजनमै खेल्नुको कारण चाहिँ के हुन्छ भने जिउलाई तातो बडीलाई तातोको लागि पनि हुन्छ अनि एक्सर्साइज पनि हुन्छ र अब अलिक ठन्डा महिनामा त्यही हो ठन्डा बेसी हुने कारणले गर्दाखेरि ऱ्याकेटहरू खेल्दाखेरि जिउ तातो हुने एक्सर्साइज पनि हुने अनि अर्को मेन कारण चाहिँ के छ भने विन्टर सिजनमा हावा हावा बेसी चल्दैन र दिन साम्य हुन्छ त्यस कारण ऱ्याकेट खेल्नु मजा आउँछ र यदि टुर्नामेन्टहरूको टाइममा त्यस्तो हावाहरूले अलिकति असुविधा गरेमा हामी पालसाल लगाएर पनि टुर्नामेन्टहरू गराउँछौँ गाउँमै त्यो जुन ग्राउन्ड छ र अब क्रिकेट भन्दाखेरि हामी अब हाम्रो एउटा टिमै छ क्रिकेटको एघारजनाको टिम छ र हामी आखापाखा गाउँमा बाहेक आखापाखा पनि क्रिकेट टुर्नामेन्टहरूतिर भाग लिन्छौँ र हामी क्रिकेट खेल्न टुर्नामेन्टहरूतिर कति जग्गा जान्छौँ र त्यो क्रिकेटमा चाहिँ अब हामी एघारजनाको टोलीमा त्यसै त्यो एघारजनाको टोली भन्नाले हुद्दा ठुलो भएकोले गर्दाखेरि त्यसमा पनि मजा आउँछ साथीभाइ क्रिकेट खेल्नु अन्य गाउँहरूतिर जाँदाखेरि अनि कोही कोही जग्गाबाट त हामीले टुर्नामेन्ट विनर भएर विजयी दल भएर हामीले विनर ट्रफीहरू जितेर ल्याएको पनि छौँ अनि कोही जग्गा त अब हार्नु पनि पर्छ यस्तै गर्दै अब गेम्सहरू विषयमा चाहिँ ठन्डा महिनामा प्राय अब पहाडी हाम्रो यहाँ पहाडी भेगमा चाहिँ अब ठन्डा महिनामा चाहिँ विशेष गेमहरू खेल्ने खेलाइने गरिन्छ र अब अन्य दिन त प्राय पानी पर्ने हुनाले गर्दाखेरि मौसम अब बेसी पानीको मौसम हुन्छ त्यसले गर्दाखेरि ग्राउन्डहरूको अवस्था हिलो हुन्छ त्यसले गर्दाखेरि गेम्सहरू टुर्नामेन्टहरू गराउनु खेल्नु अलिकति असुविधा हुन्छ त्यसले गर्दाखेरि विशेष क्रिकेट फुटबल

ब्याडमेन्टन यिनीहरू चाहिँ प्राय विन्टरमा खेल्नु मजा आउँछ अनि क्यारम बोर्डको गर्दाखेरि क्यारम बोर्ड चाहिँ हामी साथीभाइहरू यसरी मा गाउँमै आखापाखा त खेल्ने कुरा आएन गाउँमै खेल्छौँ र कोही बेला यसै फिट्नेससिट्नेस भइहाल्छ र साथीहरू गाउँतिर कोही बेला जाँदाखेरि यसो क्यारम बोर्ड छ भने यसै खेल्ने गर्छौँ र विशेष चाहिँ फुटबल क्रिकेट ऱ्याकेट चाहिँ गेम्सहरू मध्येमा मलाई चाहिँ राम्रो लाग्छ